विशेष त खेलकुदले गाउँलेलाई गाउँलेसमक्ष के महत्त्वपूर्ण भूमिका खेल्छ भने विशेष त गाउँलेहरू आफ्नो आफ्नो खेती या काममा व्यस्त हुन्छ र जब जब खेलकुदको समय आउँछ र त्यति बेला भने उहाँहरू त्यो आफ्नो कामलाई चाँडै सिद्धाएर चाँडै सकेर त्यो खेल खेल खेल्नको लागि उहाँहरू या त खेल हेर्नुका लागि उहाँहरू खेल मैदानमा आउनुहुन्छ र विशेष गरी जो युवावर्गहरू जो खेलाडीवर्गहरू छ अब उहाँहरूको भने त्यसै पनि अब महत्त्व नै हुन्छ खेलको किनभने जब खेल खेल्न सुरु गर्छ फुटबल होस् भलिबल होस् या क्रिकेट होस् कुनै पनि खेल खेल्दा उहाँहरूको शरीरमा जुन एउटा पसिना झर्ने काम हुन्छ र त्यसले गर्दाखेरि कसरत धेरै मात्रामा कसरत हुन्छ र त्यसले गर्दा उहाँहरूको शरीर तन्दुरुस्त रहन्छ उहाँहरूको शरीर फुर्तिलो रहन्छ त्यसले गर्दाखेरि खेलले चाहिँ गाउँले मानिसमा एकदमै राम्रो र ठुलो महत्त्वपूर्ण भूमिका निभाउँछ